हेलो ओइ प्रशान्ति सुन न मैले अस्ति तलाई त्यो टी सर्टको बारेमा भनेको थिएँ नि थाहा छ अर्बेनिकबाट मगाको भन्दा फेरि त्यो त हेर्दा मात्रै राम्रो हो त्यो क्वालिटी मात्रै सोफ्ट कि अब त्यहाँ एक दुईपल्ट लगाएर त्यहाँबाट धुनुमा हालेको आम्मै हो कलरहरू गएर सरेर मेरो डल्लै अरू टी सर्टहरू पनि बिगारिदियो ड्रेसहरू पनि बिगारिदियो अस्ति भर्खर किनेको बर्थडे ड्रेसहरू त्यहाँदेखि त मैले फेरि लाएको कि घर बस्दा पनि लाउने रहेछ हुने रहेछ भनेर अबुई त्यहाँदेखि त एकपल्ट धुएर रफ न रफ पुरा उयो हुन्छ नि भुवा उठ्दो रहेछ हो क्रप टप पनि अब घटेर त माथि पुग्दो रहेछ ओ एक दुईपल्ट मात्रै लाएको थिएँ छ्याः होइन त्यस्तो पो निक्लियो मम्मीले पनि पुरा करायो हो छ्याः वित्थामा पैसा वेस्ट गऱ्यो भनेर हो अर्बेनिकको प्र प्रडक्ट त राम्रै हुन्थ्यो नि त हो तर यो टप चाहिँ पुरा खराब निक्लिएछ यसपालि त के भयो भयो ए अँ ए त्यही भन्न कल गरेको थियो ल ल ओए राखेँ ल बाई